आफ्नो भाषा बाहेक हाम्रो नेपाली भाषासँग टच नभएको है सङ्गीतहरू जस्तै हिन्दी बङ्गला इङ्लिस मराठी हाम्रो गानाहरू सुन्नु सिक्नु है रमाउनु रमझम गर्नु त्यो गानामा अब हामीलाई जब इच्छा जाग्छ हाम्रो त्यो इच्छा जाग्दाखेरि अब हामी स्वयं त अब मान्छेलाई सोधेर त हामीले त सिक्नु पनि सक्दिनौँ है टाइम पनि पाउँदैनौँ त्यो भन्ने सिकाउने है अन्त त्यो सिक्नु जान्नुको लागि रमाउनुको लागि अब हामी त्यही युट्युब अब अहिले नेट है टेक्नोलोजीको जमाना छ अब युट्युबतिर जान्छौँ हामी गुगलतिर सर्च गर्छौँ अन्त त्यसरी सर्च गरेर हामी इन्टरनेटको सुविधाले हामी यो गानाहरू अब सिक्ने है आफ्नो स्वर खोलेर गाउनसक्ने आफ्नो मनदेखिको हृदयदेखिको सिक्ने इच्छाहरू हामी यो इन्टरनेटमा गएर हामी टाइप गरेर त्यो गानाको अब टाइप गरेर हामी अब सिक्ने चेष्टा गर्छौँ सिक्छौँ कोसिस गर्छौँ र अब हामी सिक्दा सिक्दा हामी सफल पनि हुन्छौँ सिकेपछि अब हामीलाई के हुन्छ कहिलेकाहीँ अब एक्लो महसुस हुन्छ जब हामी एक्लो महसुस गर्छौँ अब कतिजनालाई हुन्छ अब आफ्नो आफ्नो आदत हो त्यो त अब मलाई लाग्छ अब हामी एक्लो भयौँ अब हामीलाई देखेर मान्छेदेखिको अब आफ्नो आफ्नो आदत हो मान्छेदेखिको टाढा भएर बस्नु मनलाग्दाखेरि हामी काहीँ सुनसान एउटा जग्गा हेर्छौँ त्यो प्लेसमा गएर अब हामी त्यो गानाहरू गाउँछौँ त्यो गानाहरू गाएर आफूले मनले रुचाएको गानाहरू गाएर आफूले आफूलाई अलिकति माइन्डलाई रिफ्ल्याक्ट रिफ्रेस पनि गराउँछौँ आफूले आफूलाई हल्का महसुस पनि गर्छौँ अब त्यो गानामा हामी रमाउँछौँ रमझम गर्छौँ र यसरी नै अब गाना सिक्ने सिकाउने कसरी भन्दा अब हामीले जान्यौँ भने अब टिचर अहिले अब युट्युबै हो अब हामीले युट्युबबाटै सिक्छौँ अब हामीले टिचर खोजेर टिचर पाउन पनि साह्रो छ अब टिचर पाएपछि टिचरले हामीलाई टाइम दिनु पनि टाइम लाग्छ एजुकेसनपट्टि त पाइहालिन्छ नि तर अब सङ्गीतपट्टि अलिकति साह्रो लाग्छ अब के हुन्छ भन्दाखेरिलाई अब कतिजनालाई अब पैसाको पनि असुविधा हुन्छ र त्यो गानाहरू अब चाहेर पनि सिक्नु पाउँदैन र अब अहिले फोनको सुविधा छ फोनले कतिवटा अब हामीलाई सुविधा एकदम राम्रो सुविधा छ कतिवटा जग्गामा अब अब अलिकति हानि पनि भइरहेको छ अरू अब हेरौँ भन्यो अब नानीहरूलाई अरू भन्दा पनि मुख्य कुरा त तर अब जति बुझ्ने जान्ने अब फोनको प्रयोग हामीले कुन प्रकारले गर्नुपर्ने है अब त्यसलाई चाहिँ अब जान्नेलाई चाहिँ एकदम लाभदायक छ एकदम राम्रो छ अब म चाहिँ गानाहरू सिक्नु मनलाग्छ हुने अब नेपाली भाषासँग टच नभएको गानाहरू अरू अब हिन्दी बङ्गला मराठी इङ्लिस अब यस्तो गानाहरू सुन्नु मनलाग्यो भनेदेखि म युट्युबमा जान्छु युट्युबमा गएर सर्च गर्छु र मैले भनेको गाना आयो पछि म त्यसलाई अन् गरेर प्ले गरेर अथवा प्ले गरेर सुन्ने गर्छु र त्यसरी नै म सिक्ने गर्छु